जानवरहरूसँग सम्बन्ध सम्बन्ध सम्बन्ध चाहिँ कस्तो हुनुपर्छ भने उनीहरूलाई घाँस काटेर दिनु गोबर सोर्नु दाना दिनु उनीहरू साफसुग्घर राख्नु गरम महिनामा पशुलाई नुहाइदिनु इत्यादि सम्बन्ध हुन्छ र उनीहरूले दिएको दुधबाट विभिन्न प्रकारको व्यञ्जनहरू बनिन्छ र उनीहरूसँग राम्रो यस्तो प्रकारले हेरिन्छ उनीहरूलाई कस्तो प्रकारले चाहिँ राम्रो स्वास्थ्य रहन्छ त्यस्तै प्रकारले दबाई पानी पशुलाई चाहिने दबाई पानी घाँस दाना दिएर उनीहरूलाई सङ्लग्न हुन सै एक प्रकारले नै बसिन्छ बिहान उठेर चार बजे उठेर उनीहरूलाई स्याहार गरिन्छ र बिहानसम्म साथै बेलुका पनि दाना पानी हेरेर अनि मात्रै हामी सुत्नेगर्छौँ त्यस्तै छ